हेलो दाजु डोमिनोसबाट बोल्नु भएको हो ए हजुर अघि मैले एउटा पिज्जा अर्डर गरेको थिएँ नि रोमिनम मगरको नामबाट हजुर त्यो अर्डर प्लेस भयो निस्क्यो अर्डर ए होइन मलाई नि एड्रेस चेन्ज गर्नु थियो नि त कि किनकि मेरो पहिलाको एड्रेस नै त्यहाँ फोनमा अटोमेटिक इनपुट पहिल्यै गरेको थिएँ हालेको थिएँ अनि त्यही इनपुट भएछ त अन्त त्यही कारणले गर्दाखेरि म अहिले अर्कै जगामा बस्दै छु नि त कि त्यति बेसी डिफ्रेन्स त छैन डेवीडाङ्गामा बस्थे म पहिला अहिले म कोलाबारी अलिकति माथि त हो डेढ किलो मिटर अलिकति माथि त हो हजुर तपाईँले त्यो एड्रेस चेन्ज गरेर कोलाबारी नियर आइसिडिएस स्कुल भनेर हालिदिनु होस् न ल हुन्छ थ्याङ्क यु सरी ल तपाईँहरूलाई यो मैले यो गराएकोमा तर थ्याङ्क यु सो मच ओके बाइ